ए हजुर दार्जिलिङ घुम्ने आउने प्लान छ कि हाम्रो त्यहाँ दार्जिलिङ त्यहाँ मङमाया आएर तपाईँको गाडी लिएर बतासेतिर घुम्नु जाने बजार दार्जिलिङ भन्ने विचार छ हो त्यो मङमायामा चाहिँ एकरात बसेर त्यो मङमायादेखि त्यो पेसोक चाहिँ कति पेसोक टी गार्डन र लप्चू पनि जान मन लागेको थियो कति टाढा हो

ए हजुर हजुर घुम पुग्छ है मङमायामा पनि यसो घुम्ने बस्ने राम्रो ठाउँहरू त होला है है

ए अन्त बतासे यसो घुम्ने विचार कि बतासे र त्यहँ वरिपरि के के भ्यू पोइन्टहरू यसो जानु पर्ने छ हौ

हजुर

ए हजुर हजुर कति तपाईँको के हरे भेकल फेयर चाहिँ कति लिनुहुन्छ गाडीको चाहिँ पाँच हजार है मङमायामा त्यो पेसोकहरू यताउता डल्लै घुम्नु

ए हजुर हजुर अन्त हामी परिवारै आउने विचार छ कि मङमायामा बस्नुलाई होमस्टेहरू होटेलहरू त्यस्तो केही व्यवस्था छ

ए हजुर कस्तो कस्तो रेट छ हौ होमस्टेहरूको चाहिँ

ए हुन्छ म अर्को अर्को हप्तातिर तपाईँलाई फोन गरेर आउँछु नि